हेलो मरो जो साथी जुन यो ठाउँदेखि कालिम्पोङदेखि अर्को सहर जानको निम्ति ट्याक्सी बुक गर्नको निम्ति म तपाईँलाई सोद्धै छु र विशेष गरी चाहिँ जुन ठाउँमा जानको निम्ति चाहिँ टिकट लिनको लागि कसरी के गर्न पर्छ त्यसैले म तपाईँसँग सम्पर्क गर्न चाहन्छु अनि त्यो जग्गामा जानको निम्ति चाहिँ ट्याक्सि चालक सँग यात्रा जाँदाखेरि तिनीहरूलाई सम्पर्क गर्नको निम्ति त्यो जानकारी पनि तपाईँहरूबाट पाउन सकौँ अनि त्यस ठाउँमा जाँदाखेरि भाडा कति लाग्छ त्यो पनि तपाईँले जानकारी दिनुभयो भने म यहाँबाट सोद्धै छु र विशेष गरी जुन ठाउँमा फर्कन जाँदैछन् आफ्नो जग्गामा तपाईँले त्यो विषयहरूमा चाहिँ जानकारी दिनुभयो भने चाहिँचैँ मलाई यो यात्रा गर्न टिकट लिनको निम्ति चाहिँ सजिलो पर्ने थियो होला भनेर म चालक साथै विशेष गरी सेवा चालक सेवा क्या कार्यलयलाई म अनुरोध गर्दछु